घरको वरिपरिको मानिसहरूलाई स्वस्थ्य राख्नको लागि हामीले वरिपरि वातावरणहरूलाई पनि सफा राख्नुपर्छ अनि सफा राख्नुपर्छ कसरी भन्दाखेरि चाहिँ हामीले वरिपरि मैला फ्याँक्नु हुँदैन मैला ठिक जग्गामा फ्याँक्नु पर्छ अनि वरिपरि कतैतिर पानी जमेको छ भने त्यहाँनिर त्यो पानीहरू पनि जमिन दिनु हुँदैन अनि हामी त्यो पानीलाई फ्याँक्नु पर्छ फ्याँक्नु पर्छ अनि म पनि फ्याँक्छु फ्याँक्छु अ अ अनि फ्याँक्छु अनि वरिपरि म बढार्छु लाइक अब हाम्रो घरको वरिपरि चाहिँ म मैला हुन दिन म मैला हुन दिँदिन अनि म वरिपरि सफा राख्छु